अँ भन्नुहोस् हजुर हजुर ए यता चाहिँ छ राम्रो राम्रो घुम्ने जग्गा छ जस्तो कि भयो दार दार्जिलिङ भयो होइन अनि मालबजार पार्क भयो त्यो पनि एकदमै राम्रो छ होइन सबै त्यहाँ घुम्नु आउँछ अनि अझै त्यहाँ चाहिँ छ अब खेल्ने जग्गाहरू हुन्छ यत्तिकै होइन पार्कमा के के हुन्छ अब त्यहाँ अलिकति मतलब स्विमिङ पुलहरू छ होइन अनि राम्रो राम्रो मतलब फुलहरू छ जग्गाहरू छ घुम्ने जग्गा अनि अझै छ यता घुम्ने जग्गा राजा भातखावा छ त्यहाँ चाहिँ अब हल्का हल्का पाहाडहरू छ है एकदमै राम्रो लाग्छ त्यहाँ चाहिँ गयो भने होइन अनि तपाईँ चाहिँ कस्तो जग्गामा घुम्नु चाहन्छ पानी जस्तो जग्गा कि मतलब पाहाड जस्तो जग्गा कि सानसानो जग्गा यस्तोहरू पाहाड जस्तो जग्गा भनेपछि दार्जिलिङ तपाईँको लागि एकदमै राम्रो हुन्छ म पुर्याइदिन्छु अरू जग्गाहरू पनि यहाँ एकदमै राम्रो राम्रो जग्गाहरू छ यत्तिकै जग्गाहरू छ होइन अँ राधारानी पनि छ एउटा त्यहाँ पनि राम्रो राम्रो छ पुल मतलब खोलाहरू छ त्यहाँ पाहाड पनि छ खोला पनि छ दुईवटैको मजा लिनुसक्छ तपाईँले त्यहाँ चाहिँ त्यस्तो डराउने जङ्गली जनावरहरू छैन त्यहाँ छ एउटा चिडियाघरहरू पनि छ हो एकदमै राम्रो राम्रो जनावरहरू हुन्छ त्यहाँ तपाईँ त्यहाँ पनि जानु सक्नुहुन्छ तपाईँ भन्नु अब कस्तोवाला तपाईँलाई चाहिएको छ त्यस्तो मतलब पानी पनि चाहियो खोला पनि चाहिएको कि पाहाड पनि चाहिएको कि र त्योसँग डर लाग्छ त्यस्तोहरू गर्नु ए हुन्छ राधारानीमै छ त्यहाँ आउनु त ल मैले तपाईँलाई वाट्सएपमा गरिदिई हाल्छु ल राखेको